हजुर भन्नु होस् हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर सरी सरी सुन्नु होस् अब सुन्नु होस् न तपाईँ भनेको मेरो डेली कस्टमर हो कोही बेला त्यस्तो पनि पर्छ हो तपाईँ मन नदुखाउनु होस् न अब फेरि फेरिको लागि म तपाईँको साँचि नै तपाईँको लागि म छुट्याएर एकदम असल मासु फिलाको मात्र पठाइदिन्छु नि यो पालि मन नदुखाउनु होस् यो पालि म दोकानमा थिइनँ कि मैले त्यहाँ एकजना मान्छे लगाएको थिएँ म पनि त्यस्तै काम परेर अलिकति बाहिर गएको थिएँ हो अन्त त्यसै कारणले गर्दाखेरि सायद अब त्यो मासु मिलाउन जानेन होला भने पछि हड्डी खुड्डी निकै हालिदिएछ के हो तपाईँलाई हो सही सही कुरा सही कुरा ल है अब नरिसाउनु होस् है के गर्नु अब त्यो हड्डीहरू तपाईँले निकालेर राख्नु भएको छ भने यसो त्यो कुकुरहरू छ भने त्यसलाई यसो सुपहरू बनाएर दिनु होस् न त्यसो गर्नु होस् न अनि तपाईँको पाहुनालाई चाहिँ अन्त कसरी चाहिँ टार्नु भयो त अनि बिचारा हजुर हजुर अब हुन् हुन्छ हुन्छ हुन्छ अब आइँदा त्यस्तो गर्दिनँ कि मेरो पनि यहाँनेर दोकानमा फेरि कस्टमर आयो हो अनि म तपाईँसँग फेरि बादमा कल गर्छु नि ल हुन् हुन्छ हुन्छ हुन्छ हुन्छ